तपाईँको दोकानमा अब राम्रो राम्रो लुगाहरू बेच्नु हुँदोरहेछ मलाई पुरा मन पऱ्यो मेरो दसैँको छेकमा मेरो नातानातिनी मेरो छोरीहरू लिएर म तपाईँकै दोकानमा आउँछु नि तपाईँ राम्रो राम्रो लुगा बेच्नु हुँदोरहेछ